हाम्रो देश भारतमा त धेरै डान्सिङ स्टारहरू छ म धेरै चिन्छु तर धेरै प्रसिद्ध जस्तै भरत नाट्यम् इन्डियन क्लासिकल डान्स कथाकली डान्सर्सहरू हेऱ्यौँ भने माधुरी दीक्षित श्रीदेवीलाई म चिन्छु